कालिम्पोङ डिस्ट्रिक्ट हस्पिटल छ ब्लक हस्पिटल छ प्राइमेरी हेल्थ सेन्टरहरू पनि छ यहाँ ठाउँ ठाउँमा त्योबाहेक पनि आशाकर्मीहरूले गाउँघरमा मान्छेको प्रेसरहरू नाप्नुओर्नु प्रेसरको दबाई त्यो के केको सानो सानो ज्वरो खोकीको दबाईहरू बाँड्नुमा पनि सहायता गरिरहेको छ त्योबाहेक पनि उनीहरूले अब हाम्रो एसएचजीहरूको ग्रुपहरूले अन्त गाउँको गाउँसमाजको ग्रुपहरू मिलेर एक एकवटा ग्रुप बनाएर सानोतिनो हेल्थ क्याम्पहरू पनि राखिनै राखेको राखिनै रहेको हुन्छ अन्त कोभिडको महामारीको बेलामा हस्पिटलको कर्मीहरूको छुट्टी बस्नु पाउँदैनथ्यो उनीहरू उनीहरूले उनीहरूले चाहिँ जति नै कोभिडको बेलामा खटेको छ त्यत्तिको चाहिँ कोही पनि खटेको छैन